ए हेलो को बोलेको ए चाहिँ म नि म नि अँ हो त को बोलेको ए अँ ए अँ भाइ भन न खास के भयो अहिले

ए अँ भाइ ए अँ खास कुरा चाहिँ के हो भाइ अँ अँ भाइ ए अँ उनीहरूले चाहिँ त्यो अँ मलाई अस्ति फोन गरेको थियो कि भाइले ए तिनीहरूले चाहिँ के उस डिभोर्सको लागि

ए अँ किन डिभोर्स गर्नु त अन्त अब घरपरिवारमा किन ए अँ ए ए अँ ल ल अब ठिकै छ काहीँ केही मिल्दैन भने अब तिमी तिम्रो तिम्रोपट्टि म बस्दिन्छु अन्त उस चाहिँ बहिनीकोपट्टि चाहिँ एकजना लयर पक्रिओस् न

अन्त अब फिस त तिम्रो एकदिनको पच्चिस हजार छ नि मेरो अँ हँ अँ अब मलाई कहिले अरू एउटा कुरो सन्डे खालि फ्री हुन्छु नि भाइ

होइन भाइ म कोर्टमा होइन कि घरमा आउन मेरो ल अँ अब केस चाहिँ अब त्यति ठुलो छैन रहेछ केस त अँ हुन्छ त अब भाइ हुन्छ हुन्छ जतिसक्दो चाहिँ तिमीहरूले मिलेकै राम्रो हो मिलेकै राम्रो हो नि खास त

हुनु त अब ठुलो भइसक्यो त ज्ञान बुद्धि आइसकेको छैन ल नानीहरू चाहिँ छ कि छैन तिमीहरूको ए ल ल त्यसोभए मलाई भोलि बिहान फोन गरेर आऊ एकपल्ट ल ल ल तिम्रोपट्टि म लडिदिन्छु नि नसुर्ताउन भइहाल्छ अँ होइन होइन भेटेर देऊ न सिधै ल ल ल ल ल ल ल ल ल